हेलो छ त ए तपाईँलाई कति चाहिएको छ मिठाईहरू उयो के पो पेडाहरू लड्डुहरू निम्कीहरू पाउंँछ त मिस्टीहरू उम् मिस्टी मिस्टीहरू मिस्टी मिस्टीहरू तिन सौ रुपियाँ किलोको छ ए हुन्छ भइहाल्छ नि तपाईँ आउनुहोस् न अरू उयोहरू छ नि जुलापीहरू लड्डुहरू छ नि सिँगडा लड्डु पेडा छ त ठुलो खाले तपाईँ जस्तो भन्नुहुन्छ त्यस्तै पाउनुहुन्छ हजुर छ त ए हुन्छ कति बजी भित्रमा ए हुन्छ को आउँछ ल्याउनु ए हुन्छ अरू केही लानुहुन्छ हुन्छ बिल बनाइदिनु ए हुन्छ